बहिनी म तै टुरिस्ट हो कलकताबाट घुम्नु आएको तपाईँहरूको जग्गामा घुम्नु आउँदैछु अन्त घुम्नुको लागि कहाँ कहाँ चाहिँ राम्रो प्लेसहरू छ होला है हजुर अब एक्चुएल त्यस्तो चाहिँ थाह छैन मलाई अनि तपाईँहरूले बताइदिनु भयो भन् चाहिँ राम्रो हुन्थ्यो हजुर हजुर हजुर अन्त के भन्छ गाडीहरूको गाडीहरूको कस्तो प्रब्लम छ छैन है हजुर अन्त होटेल होमस्टेहरू छ बहिनीहरूको गाउँमा ए पानीहरूको प्रब्लमहरू छ छैन खानुको लागिहरू अर्ग्यानिक कुराहरू पाउँछ कि पाउँदैन होला है हजुर हजुर हजुर हजुर हजुर होटेलहरू लजहरू छ हजुर हजुर हुन्छ म हुन्छ म तपाईँलाई फोन गर्छु नि बादमा हुन्छ हुन्छ राखेको बहिनी हुन्छ